हामी चाहिँ पाहाडी भेकमा बसेको कारणले गर्दाखेरि पानीको सिमसार त जता पायो त्यतै छ तर हाम्रो पानीमा चाहिँ हिलोको मात्रा ज्यादा हुनको कारणले गर्दाखेरि चाहिँ म चाहिँ घरमा आफ्नै दिमाग लाएर चाहिँ एउटा पानी फिल्टर सिस्टम बनाएको छु जसमा चाहिँ मैले सानो सानो गिटीहरूले चाहिँ सबै सर्वप्रथम चाहिँ त्यो हिले पानीलाई चाहिँ त्यो ड्रममा हाल्छु जसबाट चाहिँ पानी छानिएर हिलोहरू त्यहाँबाट काटिन्छ त्योपछि चाहिँ काठको कोइला चारकोल प्रयोग गरेर चाहिँ त्यसलाई मैले फिल्टर गर्छु काठको कोइलामा फिल्टर भएपछि चाहिँ पानी एकदम शुद्ध हुन्छ र त्यो पानी पियो भने चाहिँ हाम्रो शरीरलाई पनि कुनै नोक्सान पनि गर्दैन अन्त अहिले चाहिँ प्रायः प्रायः हाम्रो गाउँमा त्यही तरिकाले पानी छानेर चाहिँ पिउने कार्य भइरहेको छ र पनि जतिसक्दो चाहिँ हाम्रो पाहाडी भेकमा चाहिँ पानी एकदम चिसो हुनाको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ ज्यादा जस्तो पानी चाहिँ तताएर पानी तताएर सेलाएर नै त्यसको प्रयोग गर्छौँ तपाईँहरूकोतिर कसो गर्नुहुन्छ